म चाहिँ आफ्नो ठाउँदेखि अब फाल्टो ठाउँतिर अब कति गएँ अब सिक्किम अब यहाँदेखि सिक्किम मेन मैले वेदरमा धेरै साह्रो पर्छ डिफरेन्ट लाग्छ अब किनकि हामी यहाँ अब अलिकति अब यहाँ वेदर राम्रो त्यस्तो गरमहरू हुँदैन दार्जिलिङमा त्यो भएर चाहिँ मलाई अब दिल्ली बसेँ म कति यर्स बसेँ अब दिल्लीमा चाहिँ पुरा गरमले भएकोले गर्दाखेरि चाहिँ मलाई चाहिँ आफ्नो ठाउँ राम्रो लाग्छ होइन अब दिल्लीमा चाहिँ पुरा गरमले चाहिँ बस्नु नसकेकोले गर्दाखेरि चाहिँ अब गरमले गर्दाखेरि हेल्थ पनि राम्रो भएन त्यो भएर अन्त अब आफ्नो ठाउँमा त अब पुरा चिनेको सानोदेखि बसे बसेको होइन त्यो भएर आफ्नो ठाउँमा चाहिँ पुरा चिनेको मान्छेहरू भएर चाहिँ अब आफूलाई अलिकति सेफ्टी लाग्छ होइन तर अब आफ्नोदेखि आफ्नो ठाउँदेखि चाहिँ टाढो जानु चाहिँ अब अलिकति अनसेफ्टी नै हुँदो रहेछ अब जेमा पनि अब अलिकति ट्राभलहरूहरू गर्दाखेरि पनि अब कति कुरा मिसबिहेभहरू गरेको होइन मान्छेले अब त्यस्तो त उयो त गरेन तर पनि अब आफैलाई इनसेक्युर फिल हुने होइन त्यहाँ सेफ्टी नभएको फिल मलाई चाहिँ मेन त्यही हो वेदर अन्त खानापिनाले अब हामी यहाँ हाम्रो यहाँ अब हामी प्योर भेजिटेरियन अब हामीले यहाँ सागसब्जी आफै एग्रिकल्चरहरू गरेर आफैहरू गर्दाखेरि चाहिँ हामीलाई अब यहाँ उयोहरू गर्छ अब उता चाहिँ सबै अब प्लेन्स उता दिल्लीहरूतिर मलाई चाहिँ मेन चाहिँ दिल्लीमा चाहिँ साह्रो लाग्यो होइन बस्न दिल्ली कलकत्ता उयोहरूतिर चाहिँ वेदरले गर्दाखेरि पनि अन्त अब त्यहाँको खानेकुराहरूले गर्दाखेरि पनि मलाई त्यो चाहिँ मेन अन्त एउटा कुरा सेफ्टी अहिले त केटो होस् त्यहाँ सेफ्टी चाहिँ फिलहरू भएन त्यो चाहिँ मेन मलाई चाहिँ प्रबलम लाग्यो